र केही वर्षअघिका मोबाइल फोन अहिलेका स्मार्ट फोनहरू जतिको हुँदैन थियो त्यसमा अहिलेको फोनहरूमा जुन चाहिँ सुविधाहरू पाइन्छ त्यस्तो सुविधा पहिलाको फोनमा अलिक अगाडिको फोनतिर पाइँदैन थियो र त्यसमा कल अथवा बातहरू त गर्न सकिन्थ्यो तर अहिलेको जुन चाहिँ फोनहरू र एउटा ल्यापटप कम्प्युटरजतिकै काम गर्छ र नेटवर्क पनि हेर्दाखेरि पहिलाको जुन चाहिँ टू जीको जमानादेखि अहिले आउँदाखेरि फाइभ जीसम्म पुगिसकेको छ र नेटवर्क अहिले धेरै छिटो चल्छ जसले गर्दाखेरि हामीलाई धेरै सजिलो पनि हुन्छ है हाम्रो कामहरू पनि छिटो बनिन्छ र म चाहिँ जियोको सिम प्रयोग गर्छु र रिचार्ज र डाटा प्याकमा झन्डै तिनदेखि तिन सय पचाससम्मको खर्च हुन्छ